र गाउँमा खेलिनेहरू जस्तै अब बालबच्चाहरू हुँदाखेरि हामीले लक्कु भन्ने खेल्थ्यौँ है एउटा ढुङ्गालाई टक्कै माथि माथि तला तला बनाएर एउटा सानो गोलीले लडाउने र त्यसलाई फेरि दोबारा जसले मिलाउनुसक्छ उसको जित हुने र गाउँमा खेलिने विशेष महत्त्वपूर्ण खेल अब जस्तै उदाहरणको निम्ति लात्ते भकुन्डो है लात्ते भकुन्डो खेलिन्छ र लात्ते भकुन्डो खेल्दाखेरि चाहिँ र सबै मानिसहरू उत्सुकता भएर हेर्ने गर्दछन् र भलिबल पनि खेल्ने गर्छन् है कतिजनाहरू र कुनै बारेमा हामीलाई भन्नुहोस् भन्नुभएको छ र जे विषय जस्तै अब लात्ते भकुन्डो पनि खेल्दाखेरि है त्यहाँनिर दुई दल बसिन्छन् र दुई दल बस्ताखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा पक्ष अनि विपक्ष र जसले राम्रो गेम खेलेर जान्छ त्यो खेल खेलेर जान्छ उसको जित गर्दछ र यसलाई मानिसले साह्रै इच्छा पूर्णले या मनलगाएर पनि हेर्ने गर्दछन्